हामी चाहिँ पहिल्यैदेखिको यहाँनिर चाहिँ धान धान रनभेडा सिबीहरू लाउने गर्ने गर्छ होइन यसैले चाहिँ हाम्रो मानिसहरूको चाहिँ यहाँनिर भएको कृषिहरूको चाहिँ जीवन चलिरहेको छ है पहिल्यैदेखिको चलिरहेको चाहिँ यही उयोहरू मात्र हो